मैले अब मेरो उमेरमा चाहिँ मेरो उयसमा अहिले फोनहरू चलाएको छुइनँ फेस बुक भन्नेबारे नानीहरूबाट मात्रै सुनेको देखेको चाहिँ नानीहरू चाहिँ खेलाउँछ अब छोरा म मतलब छोरा छोरीहरूले नाता नातिनीहरू त फोन बोकेर हिँड्छ उनीहरू सबै ज्ञान छ मलाई त अब बुढेस कालमा अब थाहा छैन यो ज्ञानहरू